मलाई त यो महिनाहरूमा गरम महिना नै मनपर्छ किनभने कतिवटा बिमारहरू हुँदैन ग्यासको बिमार हुँदैन हात खुट्टा दुख्ने बिमार हुँदैन मलाई यही मौसमै मनपर्छ गर्मी महिनाकै मनपर्छ जेठ असार साउन भदौहरू नै महिना मनपर्छ विन्टरको महिना मन पर्दैन किनभने मेरो हात खुट्टा जोइनिङहरू दुख्छ ग्यासहरू हुन्छ अन्त जाडो महिना मलाई पटक्कै मन पर्दैन